म अब मेरो लामो पदयात्राको विषयबारे भन्नुपर्दाखेरि चाहिँ म लोनावला लोनावला पदयात्राको केही कुरा राख्न चाहन्छु है सर्वप्रथम त यो ल लोनावला भनेको चाहिँ महाराष्ट्र भन्ने जग्गामा पर्छ है म पनि महाराष्ट्र मुनसी भन्ने जग्गामा चाहिँ म जब गर्थेँ अनि त्यहाँबाट चाहिँ हामी सबजना दार्जिलिङको धेरैजना थियो अनि हामी सबजना ग्रुप मिलेर चाहिँ एक दिनको हामी पिकनिक भनौँ है हामी सबजना मिलेर गएका थियौँ अनि हामी बिहान सिक्स थार्टीमा हामीले त्यहाँबाट स्टार्ट गर्यौँ अनि यो लनावला भन्ने चाहिँ एकदम गउँमा है एकदम हरियाली एकदम रमाइलो जग्गा जहाँ चाहिँ हामीले अब ड्यामहरू देख्न सक्छौँ झर्नाहरू देख्न सक्छौँ है अनि हामी त्यहाँ गयौँ अनि बिहान हामी छिटै पुगेका थियौँ त्यहाँनेर अनि त्यहाँ जाँदाखेरि चाहिँ एकदम रमाइलो एकदम पिस जग्गा है त्यहाँनेर चाहिँ एकदम राम्रो राम्रो होटेल्सहरू रेस्टुरेन्ट्सहरू है खानाहरू एकदम मिठो एकदम राम्रो अनि त्यहाँ रहनु भएको स्टाफहरू पनि एकदम उहाँहरू एकदम रेस्पेक्टफुल है एकदमै राम्रो थियो अनि हामीले त्याँ गएर ब्रेक फास्ट गर्यौँ पहिला त है अन्त ब्रेक फास्ट गरिसके पछि हामीले सर्वप्रथम चाहिँ हामीले के गर्यौँ भन्दाखेरि चाहिँ राफ्टिङ राफ्टिङ चाहिँ एकदम हामीले इन्जोय गर्यौँ अनि राफ्टिङ गर्दाखेरि एकदम सेफ्टी है सेफ्टी ज्याकेट्सहरू प्रोभाइड गर्नु भएको थियो अनि त्यहाँ गाइडहरू जति पनि हुनु हुन्छ उहाँहरू एकदम हामीलाई एकदम हेल्प गर्नु भयो अनि राम्रोसँगले हामीले राफ्टिङ गर्यौँ है राफ्टिङ गरी सकेपश्चात् चाहिँ हामी त्यहाँदेखि एक दुई जग्गा घुम्यौँ त्यहाँदेखि चाहिँ हामी वाटरफल झर्ना भएको जग्गातिर ग गयौँ है त्यहाँनेर चाहिँ एकदम डाँडा काँडाहरू एकदम अग्लो अग्लो डाँडा काँडाहरू यस्तो डाँडा काँडाबाट चाहिँ झर्ना तल झर्दै गरेको हो एकदम रमाइलो एकदम हरियाली अनि त्यति बेला चाहिँ हामी रेनी सिजनमा गएको थियौँ अनि त्यति बेला चाहिँ सबजना पिकनिकको लागि चाहिँ त्यो जग्गामा प्रायः नै हुन्थ्यो है हामी पनि गयौँ अनि हामी सबजना एकदम रमाइलो गर्यौँ हामी हो त्यहाँनेर खेल्यौँ पानीमा खेल्यौँ सबजना एकदम इन्जोय गर्यौँ है तेसप तेसपश्चात् हामी त्यहाँनेर छेउमा एउटा पिकनिक पार्क थियो है हामी त्यहाँ सबजना मिलेर चाहिँ हामी आफैँ कुक गर्यौ है हामीले कुक गरिसके पछि हामी त्यहाँनेर एकछिन नाचगान गर्यौँ रमाइलो गर्यौँ सबजना गाउने हो रमाउने त्यस्तै अरू पनि धेरै आएका थिए त्यहाँनेर अनि हामीले एकदम रमाइलो गर्यौँ त्यसपश्चात् चाहिँ हामीले त्यहाँनेर इभिनिङ स्नेक्सहरू गर्यौँ त्यहाँदेखि चाहिँ हामी त्यहाँबाट निक्ले पछि चाहिँ हामी एकदम घरको घर आउँदाखेरिको त्यो बाटोमा एकदम रमाइलो गीत गाइदेउ गीत गाउँदै आयौँ है रमाइलो गर्दै जग्गा जग्गामा फोटो हरू खिच्दै एकदम रमाइलो एकदम कस्तो भनौँ अब गाउँ गाउँको एकदम वातावरण एकदम गाउँले वातावरण एकदम रमाइलो एकदम हरियाली है त्यसरी हामीले इन्जोय गर्यौँ अनि हामी बाइ सिक्स थर्टी एगेन हामी इभिनिङ हामी आफ्नो जग्गामा वापस आएको थियौँ यसरी हाम्रो लोनावला जाँदाको पदयात्रा चाहिँ यति रमाइलो थियो है यो एक्सपिरियन्स चाहिँ तपाईँहरूमाझ म राख्न चाहन्छु